हेलो होइन कि म्याम हजुर हजुर सरी हजुर बुझ्छु होइन तपाईँले अघि अर्डर गर्नुभएको भनेर होइन फेरि अहिले अब सिजनले गर्दाखेरि अब हाम्रो अलिकति प्रोब्लम पनि बुझिदिनुस अब हामी त अब यहाँ फ्रेस फुडहरू सर्भ गर्छ अघि तपाईँलाई अर्डर गर्दाखेरि भनेको थिएँ हामीले होइन अन्त

हजुर हुन्छ म्याम

हुन्छ हजुर म्याम हुन्छ हुन्छ अरूको अर्डर भन्दाखेरि अब म तपाईँलाई उयो गर्छु नि तपाईँको अर्डर अलिकति छिटो नै राखिदिन्छु नि अरूको बरूभन्दा ब्याक उयो राखिदिन्छु नि म्याम अन्त एकछिन पाँच दस मिनट चाहिँ वेट गरिदिनुहोस न अब त्यति त वेट गरिदिनु भयो प्लिज सरी है म्याम तेइ भएर किचनबाट अलिकिति ढिलो भयो कि अन्त त्यो भएर हुन्छ अब एक्सप्लेन त म गर्दिनँ हो म्याम अन्त अरूको भन्दा तपाईँलाई अलिकति छिटो गरिदिन्छु नि म म्याम

हजुर हुन्छ हुन्छ